म चाहिँ अब सानैदेखि अब यता अहिले टुवेल्भ सकिकन चाहिँ अब स्कुल पढ्दाखेरि चाहिँ अब पढ्नुमा मात्रै व्यस्त भएँ अन्त त्यहाँदेखिको चाहिँ म यतै टाढो कतै घुम्नु जानु पाएको थिइनँ अब यतैतिर मात्रै अब आलिअलि त्यो अरूको अब पाहुना मतलब आर्काको घरमा पाहुना आफन्तकोमा अन्त त्यहाँदेखिको सानो तिनो पिकनिकहरू मात्रै गएको अन्त त्यहाँदेखिको मलाई चाहिँ सिक्किमको छङ्गू चाहिँ एक्दमै जानु मन छ किनभने त्यहाँनिर हिउँ पर्छ अन्त त्यहाँदेखिको चाहिँ अब मैले चाहिँ त्यो हिउँ चाहिँ आ जन्मिएकोदेखि अहिलेसम्म चाहिँ देखेको पनि छुइनँ अब मलाई त्यो छोएर खेल्ने अब त्यो छुने एक्दमै इच्छा छ हो अब मैले अरू जाको अरू अरू मान्छे अब एकदमै बेसी गएको देखेको अब उनीहरूले हिउँ खेलेको अब त्यो इन्जोय गरिरहेको होइन अन्त त्यहाँदेखिको चाहिँ अब उनीहरूले फोटो हालिरहेको त्यो इन्स्टाग्राम फेसबुकतिर अन्त त्यहाँदेखिको चाहिँ मलाई पनि एकदमै त्यो एक्सपिरियन्स गर्नु मन छ अन्त त्यहाँदेखिको अब त्यहाँ गएर हिउँ खेल्नु अब त्यो त्यो हिउँलाई छुँदा कस्तो हुन्छ अब मलाई त्यो चाहिँ एकदमै एक्सपिरियन्स गर्नु मन छ अन्त त्यहाँदेखिको त्यो मलाई सिक्किमको छङ्गू चाहिँ एकदमै जान मन छ अब त्यो चाहिँ हिउँ खेल्नुको लागि एउटा त अन्त त्यहाँदेखिको अब म त्यत्रो टाडो पनि गएको छुइनँ घुम्नुको लागि त्यही कारण चाहिँ अब मलाई त्यहाँनिर जानु मन छ